अहिलेको जुन प्रकारको संसारभरि नै यो जुन चाहिँ नयाँ तक्निकी सुरु भएको छ र पहिलाको पुरानो जमानामा हामीले हेर्नु हो भनेदेखिलाई गाउँ बस्ती त के सहर बजारमा पनि कसै घरमा रेडियोधरि पनि हुन्थेन हाम्रो गाउँ बस्तीमा हेर्दाखेरि त के हुन्थ्यो भने कोही कुनै घरबाट पल्टनमा गएको छ भने उ छुट्टीमा फर्केर आउँदाखेरि एउडा रेडियो लिएर आउँथ्यो सानो रेडियो त्यो रेडियो बजाउँदाखेरि गाउँ घरका मानिसहरू हामी आफै पनि अचम्म लाग्थ्यो अब यो कसरी गीत गाउँदैछ यो कसरी बोल्दैछ र हामीलाई त्यो एउटा जोकिङ्गले एउटा के भन्थ्यो भनेदेखिलाई ठुलो मान्छेहरूले यहाँभित्र चाहिँ मसिनो मसिनो मान्छेहरू हुन्छ यो रेडियोभित्र उनीहरूले गीत गाउँछ उनीहरूले बोल्छ भनेर हामीलाई भन्थ्यो हो तर त्यति बेलाको समयमा रेडियोको समयमा कुनै प्रकारको अरू सुविधाहरू थिएन त्यहाँदेखि पछाडि यो टेप रिकर्डर भन्ने आयो सानो त्यो पनि सुताएर अब त्यो टेप गर्ने अहिले त्यहाँदेखि पछाडि धेरै परिवर्तन भएर आयो त्यो टेप रिकर्डर आउँदाखेरि आफैले बोलेको आफैले सुन्न पाउँदाखेरि अचम्म लाग्थ्यो यो चाहिँ कसरी भयो भनेर चाहिँ हामी भन्थ्यौँ है त्यो पछाडि ब्ल्याक एन्ड वाइट टिभीहरू आयो त्यहाँदेखि कलर टिभीहरू आयो अहिले त तपाईँको त मेला ग्राउन्डभन्दा ठुलठुलो त्यो स्क्रिनहरू जोडेर देखाउने त्यो उ जमाना पनि आ आइसक्यो अघि यो अहिले मोबाइलहरू निस्केर आयो यो मोबाइलले धेरै कुरो राम्रो ज्ञानहरू पनि दिँदैछ नराम्रो ज्ञानहरू पनि त्यहीभित्र छ तर गर्नेले यो नानीहरूले भनौँ या ठुलो मान्छेहरूले जुन चाहिँ मोबाइलबाट जुन चाहिँ शिक्षाहरू ग्रहण गर्दैछ गर्ने नानीले उन्नति गर्नेहरूले चाहिँ एकदमै राम्रो उन्नति गरेर गइराखेको छ तर अब त्यो नराम्रो त्यो उ दिशामा जानेहरूले नराम्रै भएर धेरैवटा घटनाहरू पनि हामीले देख्न पाएका छौँ सुन्नमा आइरहेको छ त्यसले गर्दाखेरि यो जुन चाहिँ तक्निकी अहिले यो विकास भएर गएको छ यसले मानिसहरूलाई धेरै राम्रो पनि गरेको छ धेरै नराम्रो पनि गरेको छ किनभनेदेखिलाई यो तक्निकी एकदमै विकास भएर जाँदाखेरि मान्छेहरू चाहिँ अल्छे पनि भएर गएको छ पहिला पहिला टिभी आउँदाखेरि चाहिँ त्यसको च्यानल चेन्ज गर्नुपऱ्यो भने उठेर गएर चेन्ज गर्नुपर्थ्यो अहिले त हातैमा रिमोट कन्ट्रोलले त्यो टिभीको च्यानलहरूलाई हामी चेन्ज गर्नु सक्छौँ र कुन चाहिँ च्यानल हामीले हेर्दाखेरि राम्रो छ या कुन चाहिँ नहेर्दा रा नहेर्नु पर्ने हो त्यो कुरोहरूको ज्ञान चाहिँ हामीले अहिलेको नानीहरूलाई पनि हामीले बताउनु सक्यो भने यो चाहिँ अति उत्तम हुन्छ